हेलो ए हजुर हजुर भन्नुहोस् न के छ गुनासो तपाईँको हजुर हजुर भन्नुहोस् न हजुर हजुर ए हजुर होइन कोही बेला अब त्यस्तै हुन्छ थुप्रोमा गयादरिङ बेसी हुन्छ क्यान्टिनतिर हो अब त्यो हुलमुलमा सरी त्यस्को लागि अब होइन कि अर्को बद्ली पठाइदिऊँ सकेभर त मैले राम्रै पठाउने प्रयास गरेको थिएँ तर अब खोइ काम गर्नेहरूले नै त्यस्तै गऱ्यो होला हौ सायद हो मलाई पनि थाहा भएन मैले हेर्नु पनि फुर्सद पाइनँ मसँग हो मैले भरोसा परेर अब काम गर्नेहरूसँग अब उनीहरूलाई नै सबै जिम्मा दिएको भरोसा परेर अब गरेको तर उनीहरूले त्यस्तो गऱ्यो होला हो त्यसको लागि चाहिँ सरी ए हुन्छ हुन्छ म एकदमै अब चाहिँ राम्रै गर्ने कोसिस गर्छु हजुर हो नि ठिकै हो तपाईँको भनाइ पनि हुन्छ म पठाइदिन्छु नि अब मगाउनुहोस् न भन्नुहोस् न के के चाहिन्छ तपाईँलाई हो हजुर म त राम्रै अब मै हेरिकन हो पठाइदिन्छु नि हुन्छ तपाईँको लागि चाहिँ

अँ प्रायः याद गरिबस्नु भ्याउँदिनँ हजार त्यसैले ए हुन्छ हुन्छ हुन्छ